हेलो भाइ कहाँ आइपुग्नु भयो तपाईँ मैले पाहुनाहरूलाई याँ खा पाहुनाहरू आउनुभएको छ तपाईँलाई अर्डर गरेको थिएँ मिनामोड पस्नुभयो ए छिट् जति सक्दो छिट्टो गरेर आइदिनुहोस् न ल टाढाबाट पाहुना आएको छ भोकाएर आएको होला